हेलो दादा कहाँ आइपुग्नु भयो तपाईँ ए हजुर मैले खाना अर्डर गरेको थिएँ नि अघि हजुर मलाई दुई बजीतिर मैले अर्डर गरेको थिएँ तपाईँ नै छि ढिलो आइ पुग्नु भयो हो अन्त तपाईँ अहिले कहाँ हुनुहुन्छ ए हजुर छिटो आइदिनुहोस् न ल अहिले चार बजिसक्यो अन्त मैले तपाईँलाई दुई बजी भनेको थिएँ तपाईँले ढिलो अझै आइपुग्दैन भएको छैन अन्त मलाई अर्जेन्ट चाहिएको थियो हो

ए तपाईँ एक्ज्याक्ट चाहिँ कहाँ हुनुहुन्छ अहिले ए हजुर तपाईँ बागधारा आएर तेर्सै आउनुहोस् हो अन्त तेर्सै आएर कुमुदिनी स्कुलको त्यहाँ आइपुग्यो भने मलाई कल गर्नुहोस् न म त्यही आउँछु नि तपाईँलाई रिसिभ गर्नु हजुर हजुर ए हजुर बुत् छिटो गरिदिनुहोस् न ल दादा तप् मलाई ढिलो भइसक्यो मैले ढिलो भयो अब अघिदेखिन् भनिसकेको थिएँ तपाईँ आइपुग्नै भएको छैन अनि

हुन्छ दादा